म कालचिनीको बुकिनबारीमा बस्छु चरा हेर्ने हाम्रो ग्राउन्ड चाहिँ यहाँ घरछेउमा छ र बेलुका भएपछि हामी चरा हेर्न निस्किन्छौँ त्यहाँनेरि चरा राम्रो राम्रो चराहरू देखिन्छ र ब् ऊ यो के रे अब हामी हेर्छौँ खुसी लाग्छ चराहरू देख्दाखेरि काग आउँछ हो धनेस आउँछ धनेस मतलब बकुल्ला बकुल्ला आउँछ बकुल्लाको अब सेतो सेतो खुट्टा लाम्रो घिच्रो लामो घिच्रो सेतो हुन्छ बकुल्ला लामो घिच्रो लामो लामो खुट्टा सेतो गरेको दुधजस्तो हुन्छ अब त्यो चराहरू त्यसरी अब हामी हेर्छौँ त्यस्तो भँगेराहरू आउँछ यहाँ मुजुर चाहिँ आउँदैन मुजुर चाहिँ देखिँदैन अनि त हेर्नु चाहिँ साह्रै मन पर्छ मुजुर तर मुजुर आउँदैन अनि त्यो चराहरू रुपी आउँछ रुपी रुपीले अब च्यार्रर च्यार् ब्यार् कराएर बस्छ अनि काग आउँछ अब काग अब काग् काग् गर्दै कराउँदै यस्तोहरू बस्छ हामीहरू अब त्यो ग्राउन्डमा चाहिँ धेरै नै हेर्छौँ ऊ यो गरेर चराहरू हेर्नु त्यो निस्किन्छौँ त्यो बेलुकाखेरि चाहिँ चराहरू राम्रो राम्रो चराहरू आउँछ त्यहाँनेरि अनि त त्यो चराहरू अब रुपी भँगेरा अँ सुगा मैना त्यस्तो चराहरू आउँछ अँ त्यो ऊ योहरू आउँछ त्यस्तोहरू हामी हेरेर बस्छौँ त्यहाँनेरि